हेलो स्टेसनरी सप हो ए बैनी मलाई नि अलिक चाहिएको थियो मेरो यहाँनिर गाउँमा एउटा सानो दोकान छन् त स्कुल छेउमा कि अन्त त्यसको लागि चाहिँ अब कम्ती चाहिएको छ त्यति बेसी त होइन अब नानीहरू स्कुलको नानीहरू पनि कम्ती नै प्राइमेरी स्कुल हो कि फेरि अब गाउँको नानीहरूले बेसी किन्नु पनि सक्दैन अलिअलि अन्त यो जेल पेन हुन्छ नि बैनी जेल पेन चाहिँ कसरी गोटा छ हौ गोटाको हिसाबमा दिन्छ कि प्याकेटको हिसाबमा ए कसरी गोटाको हिसाबमा दिँदैछ ए होइन मैले नै दस रुपियाँमा बेच्नुपर्छ हो म लाँदाखेरि त अरू दोकानबाट त आठ रुपियाँमा लाँदैथिएँ मिलाइदिन्छ अलिक अँ होइन मलाई चाहिँ पेनहरू जेल पेनहरू लान्छु म पचासवटा जस्तो लान्छु हो त्यसमा चाहिँ अब दुई रुपियाँ त मलाई पनि बस्नुपऱ्यो होइन अन्त पेन्सिल लान्छु पेन्सिल चाहिँ कुन कुन छौ अप्सरा नटराज ए अँ अप्सरा पेन्सिल चाहिँ कसरी छ गोटाको पाँच रुपियाँ हो अँ ठिकै हो त्यो त मैले पाँच रुपियाँ बैनीकोबाट लग्यो भने म उता लगेर त्यो चाहिँ आठ रुपियाँमा बेच्छु नि त कि अन्त त्यो त ठिकै छ अन्त रबरहरू पनि इरेजरहरू क्या अँ त्यस्तोहरू पनि लान्छु अलिक अन्त त्यहाँदेखि त्यो सानो सानो खालको रुलर हुन्छ नि हौ त्यस्तो पनि लान्छु अन्त त्यो चाहिँ प्याकेट अलिकति ठुलो ठुलो प्याकेटमा बन्डलमा लाँदैथिएँ मैले कि त्यो मैले सामान लाने दोकानको चाहिँ अहिले दोकानै बन्द रहेछ हो अन्त चाहिँ मैले त्यहाँ गएर सोध्दाखेरि चाहिँ उन उसको चाहिँ खै को बिमारी भएर बाहिर गएको छ अरे ट्रिटमेनको लागि अन्त बैनीको नम्बर दियो नि त यो नम्बरमा कल गर्नु नि ऊ पनि होलसेलर नै हो रेटमा दिन्छ तपाईँलाई भनेर भन्यो कि अन्त चाहिँ मैले बैनीलाई कल गरेको नि हप्तामा कति दिन खुल्ला हुन्छ बैनी दोकान ए शनिबार आइतबार चाहिँ बन्द ए म त आउने काम पर्छ अब हाट पनि त्यही दिन लाग्छ अलिअलि हाटको सामानहरू पनि अन्त बैनीकोबाट पनि सामान ल्याउँ भनेर सम्झिएको थिएँ स्याटरडे चाहिँ हाफ होलिडे गर्छ होला अँ सायद त्यसो भएदेखि चाहिँ म आउने शनिबार आउँछु कि यो आउने शनिबार आउँछु अन्त हेर्छु नि त्यहाँ अरू के के आइटमहरू रहेछ त्यो सानो सानो खालको कलर पेन्सिलहरू पनि छ भने ल्याउँछु त्यो कलर पेन्सिल चाहिँ अब मैले त्यो अर्को दोकानबाट चाहिँ आठ रुपियाँ प्याकेट गरेर ल्याउँदैथिएँ हो अन्त त्योहरू पनि ल्याउँछु अन्त त्यो त्यो ग्लिटर पेनहरू हुन्छ नि त्यस्तोहरू पनि ल्याउँछु अलिक बेसी बेसी त ल्याउँदिनँ अब सानो स्कुल छ हो चल्नु पनि पऱ्यो मेरो पनि सामान अन्त अलिअलि कति हुन्छ म त्यसो भएदेखि शनिबारको दिन नि बैनी म कति बजी आइपुग्छु भने म त आइपुग्दा ओर्दाखेरि त एघार साढे एघार हुन्छ पर्खिदिनु नि बैनी ल एकछिन् भए पनि अन्त दोकान चाहिँ कहाँ पो अरे मलाई त त्यो भाइले त हाट बजारदेखि त्यो दस माइलको लाइनमा पो छ भन्दैथ्यो माथ्लोपट्टि हो दिल्ली स्टोरकै छेउमा हो ए ल ल ल बैनी म त्यहाँ आइपुगेर दिल्ली स्टोरमा आइपुगेर एकपल्ट फोन गर्छु नि त कि अन्त चाहिँ म आउँछु अन्त अलिक मिलाएर दिनु नि म हेर्छु अब तिमीलाई पनि घाटा नहोस् मलाई पनि घाटा नहोस् न ल ए ल राखेँ बैनी ल